हेलो ओई कहाँ छस् ओई अमरदिप तो येत अस्ति मैले फोन किन्छु किन्छु भन्दैथिएँ होइन तैँले फोन सजेस्ट गरिस् मैले किनेँ होइन नयाँ फोन होइन फाइभ जी फोन किनेको थिएँ स्यामसङ ग्यालक्सी होइन अनि खोई यो फोनको के न फिचर राम्रो छ न केही केही छ होइन न क्यामरा क्वालिटी राम्रो छ न त्यसको ऱ्याम छ होइन त्योभन्दा राम्रो त मेरो पुरानै फोन ठिक थियो बुनर बित्थामा किनेँ जस्तो लाग्यो मलाई त्यो फोन होइन अब के गर्नु अब फेरि फोन रिटर्न गर्छु होइन अब आइज फोन रिर्टन गर्नुपर्छ होइन छिट्छिटो गर्नुपर्छ फेरि मेरोमा अहिले यो फोन फेरि फेरि हावा त्यो केही पनि राम्रो छैन फेरि बडी ड्यामेजहरू थियो धेरै होइन अनलाइन अर्डर गरेको थियो डम के भन्छ बडी ड्यामेज पनि थियो होइन प्लस त्यसमा अब हल्का स्क्रिन स्क्रिनको पनि प्रब्लम थियो होइन स्क्रिन टच हुँदैन थियो अनि त्यही भएर छिटो घरमा आइज मेरो होइन अन्त म यो अर्डर क्यान्सल अर्डर रिटर्न गर्नुपरेको छ हौ मलाई ल छिटो आइज तँ